मैले गरेको सबैभन्दा सुन्दर पैदल यात्रा चाहिँ तारेभिरको हो जुन चाहिँ मैले सुन्तलेदेखि गरेँ त्यहाँदेखि म हिँड्दै हिँड्दै हिँड्दै गएँ र मैले मेरो ब्यागमा ठुलोबडे ट्रेकिङ ब्यागमा पानी खानेकुरो केही खानेकुरोहरू हालेर गएको थिएँ मलाई त्यो पेदल पैदल यात्रामा चाहिँ धेरैभन्दा धेरै मजा आयो त्यस्तो मजा चाहिँ मलाई कहिल्यै पनि आएको थिएन मेरो दुई तिनजना साथीहरू पनि गएको थियो र हामी हिँड्दै हिँड्दै गयौँ हामी गफ् गर्यौँ हामी बात मार्यौँ हामीले भएको नभएको सबै हाम्रो कुराहरू एकादुस्रामा बतायौँ र हामी धेरै धेरै खुसी लाग्यो हामीले त्यो पैदल यात्रा गर्नुपायौँ भनेर र त्यो यात्रा चाहिँ धेरैभन्दा धेरै राम्रो थियो म कहिले पनि मेरो जिन्दगीमा कहिले पनि त्यो यात्रालाई बिर्सिनु सक्दिन